हेलो म पासाङ पासाङ लेप्चा बोलेको तपाईँको मैले सुजको एड देखेको थिएँ कि अनि सुज सोध्नुलाई नि कुन कुन सुजहरू छ तपाईँकोमा ए मलाई एडिडासको चाहिएको थियो तपाईँले अँ तपाईँले मलाई वाट्सएपमा पठाउनुहुन्छ कस्तो कुन कुन चाहिँ छ भनेर हजुर हजुर मलाई यही नम्बरमा पठाइदिनुहोस् न मलाई थर्टी फोर थर्टी फोर पठाइदिनुहोस् न अँ क कलरहरू कलरहरू पनि पठाइदिनुहोस् न अँ भेटेँ भेटेँ यो सेकेन्डको यो ब्ल्याक कलरको छ नि जुन त्यो थर्टी फोरमा छ नम्बर त्यो चाहिएको तपाईँको अनलाइन डेलिभर हुन्छ क्यास अन डेलिभरी हुँदैन त्यसो हो भने

होम डेलिभरी डेलिभरीको चार्ज लाग्छ कति हो त्यो ब्ल्याक कलरको सुजको त्यो त्यसको प्राइस अलिक डिस्काउन्ट हुँदैन मलाई ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट दिनुहोस् न कहाँ हौ त्यति साह्रो त कहाँ हुन्छ त हौ अन्त ट्वेन्टी पर्सेन्ट त हुन्छ होला हो टेन टेन पर्सेन्ट टेन पर्सेन्ट त हुन्छ पाउँछ मैले म पेटिएम गरिदिन्छु नि हुन्छ क्यास अन डेलिभरी हुँदैन प्रिपेड त गर्नुपर्दैन हुन्छ कहिले कहिले तपाईँको सातदिन भित्रमा अँ तर त्यसमा अलिक

यदि त्यसमा भइहाल्छ नि ड्यामेजहरू भएको छ भने रिटर्न गर्दा कति दिनको पोलिसी हो रिटर्न पोलिसी थ्री डेज मात्रै त्यो त तपाईँको त आउनु मात्रै थ्री डेज लाग्छ होला अन्त कसरी पऱ्यो त अन्त उम् जुन दिन पाउँछ त्यो दिनदेखि उता थ्री डेजभित्रमा हामीले फर्काउनु पऱ्यो उम् हुन्छ त्यसो हो भने

हुँदैन त्यसो भने ट्युसडे हुन्छ हुँदैन उम् हुन्छ हुन्छ अँ अँ अँ अँ ल ल त्यसो हो भने अँ म ल ल ल हुन्छ त्यसो हो भने हुन्छ हुन्छ हुन्छ